हेलो हेलो ए गुड मर्निङ

ए हजुर हो त हजुर हजुर भन्नुहोस् न हजुर ए हजुर भन्नुहोस् न हजुर ए डकुमेन्ट्सहरू त भोटर कार्ड आधार कार्ड अनि रेसिडेन्स सर्टिफिकेट त्यहाँदेखिन् तपाईँको बाबाको कास्ट कास्ट सर्टिफिकेट अनि तपाईँको आफ्नै बर्थ सर्टिफिकेट त्यो चाहिन्छ अरू त सबै ऊ यो भइहाल्छ अनि एउटा के अरे ब्याङ्कबाट बिआर पनि काट्नुपर्छ पचास रुपियाँको बिआर काट्नुपर्छ कास्ट सर्टिफिकेटको लागि चाहिँ हजुर त्यो त्यहाँ त्यहीँ ब्याङ्कबाट काटेर ल्याउँदा पनि हुन्छ नभए भने यहाँ हाम्रो अफिसमा पनि त्यो सुविधा छ यही गर्नु काट्नुहुन्छ भने पनि कि हजुर अनि यो मन्डे टु फ्राइडे दस बजेदिखिन् चार बजेसम्मन् खुल्ला हुन्छ तर यो यसो हेरेर आउनुहोस् है कोही दिन चाहिँ यो अब बिहीबार बिहीबारतिर चाहिँ छुट्टी पनि हुनुसक्छ छुट्टी छ जस्तो लागेको छ त्यो हेरेर तपाईँ आउनुभयो भने हुन्छ नि हजुर तपाईँको नम्बरमा यो यो नम्बरमा वाट्सएप छ तपाईँको नम्बरमा ए छ भने चाहिँ म यो के के चाहिन्छ डकुमेन्ट्सको डिटेल्सहरू चाहिँ म तपाईँकोमा पठाइदिन्छु नि त्यहीअनुसार ल्याउनुहोस् न तपाईँले कागजपत्रहरू चाहिँ हजुर यो त तपाईँ अब एकदुई दिन आउनु सक्नुभयो भने त छिटै हुन्छ अब एमर्जेन्सी छ भने त अब सबै कोहीबेला स्टाफहरू हुँदैन कोहीबेला को सिग्नेचर एकदुईजनाको चाहिन्छ कि त्यसले गर्दा हामीले पनि पठाउनुपर्छ माथि एक चेकिङ हुन्छ एक हाम्रो माथि ठुलो अफसरलाई त्यसले गर्दाखेरि उसकोबाट पनि एउटा साइन ल्याउनुपर्छ कोहीबेला अब हुँदैन यता बाहिर ड्युटी जानुभएको हुन्छ हो फिल्ड फिल्डमा जानुभएको हुन्छ त्यसले गर्दा चाहिँ झन्डै अब कम्ती भनेको पनि एक हप्ताहरू चाहिँ लाग्छ हजुर हुन्छ हुन्छ मो यो तपाईँको यही नम्बर हो भने चाहिँ म यसमा वाट्सएप पनि गरिदिन्छु नि तपाईँलाई सजिलो पर्छ बिर्सिनुहुँदैन नि डकुमेन्ट्सहरू हजुर हुन्छ हुन्छ हवस्